हजुर हिँड्दै सुन्दैछु हजुर हजुर हजुर

हजुर

हजुर सर मैले मलाई थाहा छ कि सर तर मैले राम्ररी बुझेको चाहिँ छुइनँ अझै मजाले बुझाइदिनु होस् न हजुर

हजुर हजुर

हजुर

ज्यू हजुर

हजुर हजुर हजुर हजुर त्यही त म मेरो पनि मेरो पार्टनर हुन्छ अगाडिको ननस्ट्राइकर उयो मैले अब त्यही हान्दाखेरि चाहिँ कुद्नु नै खोज्दैन अब त्यही त्यो अलिक हाम्रो उयो मिलेको छैन कोअर्डिनेसन भन्नु कि अब त्यो अब हामी दुईजनाको उयो हुन्छ अलिकति चाहिँ त्यसमै समस्या छ अरू अरू

हजुर हजुर हजुर हजुर

हजुर हजुर हुन्छ सर हुन्छ राम्ररी खेल्ने कोसिस गर्छु नि हजुर हुन्छ सर हुन्छ सर भोलि आउँछु कति बजी आउनु सर हजुर हजुर अँ हवस् सर हवस्